हाम्रो नेपाली भाषा देवनागरी लिपि हो र हामी हाम्रो भाषा र हिन्दी भाषा एउटै लिपिमा भएकोले गर्दा लेख्नलाई हामी एउटै एउटै हुन्छ तर बोल्दा अलिक फरक हुन्छ र हाम्रो समाजमा अरू जातिका मानिसहरू पनि बस्छन् जस्तै आदिवासी मेचे बङ्गालीहरू बस्छन् तर बोल्नुमा अलिक फरक हुन्छ तर हाम्रो भाषा सबैले अलि अलि बुझ्छन् र हामी पनि उनीहरूको भारा बुज् भाषा बुज्छौँ र बोल्नलाई अलिक सुविधा हुन्छ तर नेपाली भाषा यति सरल र सजिलो छ सबैले सबै स्टेटमा जाँदा पनि सबैले अलि अलि बुझ्न सक्छन् तर हामीले अरूको भाषा बुझ्न अलिक गाह्रो पर्छ र नेपाली भाषा एकदमै सरल र सजिलो छ